हजुर मलाई अलिक सामानहरू लिनु थियो तपाईँकोबाट त्यो सामानहरू हुन्छ कि हुँदैन मलाई भनिदिनु होस् न अलिकति चा चामल दाल हजुर मलाई पाँच किलो जस्तो चामल हजुर एक किलो दाल मुसुर दाल हजुर अन्त तपाईँकोमा रिफाइन कुन चाहिँ हुन्छ ए फर्चुनको है कति छ होला फर्चुनको प्राइस चाहिँ अहिले एक सौ तिस है त्यसो भए मलाई हजुर मलाई तिनवटा तिन प्याकेट जस्तो त्यो पनि गरिदिनु होस्

अन्त टाटा सल्ट पनि छ होला है तपाईँकोमा टाटा सल्ट हजुर टाटा टाटा सल्ट मलाई तिन प्याकेट जस्तो गरिदिनु होस् तिन प्याकेट टाटा सल्ट अन्त कर्नफ्लेक्स हुन्छ तपाईँकोमा ए हुन्छ कर्नफ्लेक्स पनि एउटा हजुर कर्नफ्लेक्स कर्नफ्लेक्स गर कर्नफ्लेक्स एउटै गरिदिनु होस् अन्त त्यसमा त्यसमा अलिकति ड्राई फ्रुटसहरू पनि मिक्स गरिदिनु होस् जस्तो कि काजु बिसको लगाइदिनु होस् बदम बदम पनि बिस तिस रुपियाँको लगाइदिनु होस् टोटल पचास रुपियाँको गरिदिनु होस् न त्यत्ति नै हो अन्त हिसाब अन्त होइन त्यत्ति नै हो कि अन्त यो डल्लै हिसाब गरेर मेरो जुन चाहिँ वाट्सएप नम्बर त्यसमा तपाईँ पठाइदिँदा हुन्छ म तपाईँलाई बिल पेमेन्ट अनलाइनै गरिदिन्छु नि ल यो सामान लिनु मै आउँछु अहिले बेलुकातिर हो हो हुन्छ हुन्छ धन्यवाद